भन्नुहोस् न हो त हो हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर तपाईँले हो अस्ति थर्सडेको दिन मेरोबाट लानु भएको थियो है त्यो जुत्ता होइन नि होइन यो जुत्ता त एकदम कम्फर्टेबल हो मैले तपाईँलाई एकदम अफोर्डेबल प्राइसमा तपाईँले त्यति बेला ट्वेन्टी फाइभ भन्दा पनि मैले तपाईँलाई घटाएर तपाईँले बार्गिनिङ गर्दा पनि मैले त्यसलाई एकदम कम्ती दाममा मेरो आफ्नो किनेको कस्टमा तपाईँलाई त्यो जुत्ता दिएको थिएँ एकदम त्यो त एकदम कम्फर्टेबल तपाईँहरू अब वार्किङ हुमन्सहरूको लागि नै हो न त त्यो सुज किभने मैले खुदै पनि एउटा सू मैले पनि चलाउँदै छु होइन होइन होइन होइन त्यो चाहिँ तपाईँको अब यस्तो हो तपाईँले त्यसमा अझै इन्सोल हाल्नु भएको छ होला तपाईँले हाल्नु भँको छ कि तपाईँले त्यो दिनै भन्नुहुँदै थियो मलाई यो अलिकति साइज सानो दिनुहोस् भनेर जसमा कि मेरोमा त्यति बेला साइज थिएन तपाईँले के भयो मैले तपाईँलाई सजेस्ट गरेँ कि इन्सोल हाल्नु भयो तपाईँले त्यो इन्सोल निकाल्नु पनि सक्नुहुन्छ होइन त्यसले गर्दाखेरि तपाईँको चाहिँ एङ्कलमा पनि प्रेसर पर्दैन अनि तपाईँ हिँड्दाखेरि एकदम त्यो कटन प्यान्ट हुँदैन त्यो सानो बडे त्यो कटनको हौ त्यस्तो त्यो लगाएर चाहिँ एङ्कलपट्टि त्यो मात्रै राख्दा फेरि तपाईँ एकदम कम्फर्टेबल हिँड्नुहोस् त्यो त मैले तपाईँलाई एकदम हेरेर दिएको तपाईँले भन्नु भयो म एकदम वर्किङ हुमन हुँ भनेर त्यो त मैले तपाईँलाई डेली वेयरको लागि नै त्यो एकदम दिएको नि त त्यो त मेरोमा लास्ट पिस बाँचेको थियो मैले हजुर हजुर हजुर त्यो एउटा अहिले मेरोमा फ्ल्याट सेन्डल आएको छ कि त्यो त्यसमा तपाईँले लेदरको पनि पाउनुहुन्छ तपाईँले मटेरियल एकदम राम्रो पाउनुहुन्छ बुझ्नु भयो यसको चाहिँ तपाईँको अलिकति प्राइस बेसी पर्छ होइन तर त्यो तपाईँले त्यो ट्वेन्टी फाइभ समथिङमा लिनु सक्नुहुन्छ होइन मेरो भन्ने प्राइस अब हजुर हजुर हजुर त्यो त फिफ्टिनसम्म तपाईँले लानु भएको थियो होइन मैले तपाईँलाई त्यसमा है एकदम आफ्नो केही कस्ट पनि नराखिकन मैले आफ्नो किनेको दाममा फिफ्टिनमा दिएको थिएँ यसमा चाहिँ तपाईँले अलिकति पैसा थप्नुपर्छ जसमा चाहिँ तपाईँलाई अब कम्फर्टेबल पनि चाहियो प्लस तपाईँलाई अफोर्डेबल प्लस फेरि तपाईँले एकदम क्ले क्वालिटी मटेरियल पनि राम्रो खोज्नु हुँदैछ नि त त्यही भएर अलिकति राम्रो हेर्नुपऱ्यो तपाईँले अब तपाईँ एकचोटि तपाईँले कस्तो टाइपमा फ्ल्याटमा हेर्नु भएको हो कि तपाईँको हजुर हजुर आउनुहोस् न तपाईँको खुट्टामा एकदम सजिलो तपाईँको फेरि साइजमा पनि अहिले कलरमा पनि भेराइटी भेराइटी आएको छ ए हुन्छ तपाईँको त्यो खुट्टामा पनि इन्जुर भएको छ भन्नुहुँदैछ नि त्यसको लागि पनि एकदम स्योर हो त्यो चाहिँ क्या तपाईँको त्यो त्यस्तो क्वालिटी मटेरियल भएर आएको छ हुन्छ तपाईँ एकचोटि आएर हेर्नुहोस् न तपाईँलाई म देखाइदिन्छु नि हुन्छ